ए हजुर यो तपाईँले कुन चाहिँ बाटो लानुहुँदैछ हौ ए त्यो बाटो चाहिँ भत्केर तपाईँले यो नयाँ बाटो लानुभएको ए हजुर हजुर अन्त यो बाटो त अलिक लामो पर्छ होइन र ए हजुर त्यो बाटोभन्दा चाहिँ अलिक लामो हो यो बाटो त्यो बाटोको बाटो एकदमै खतम छ त नि त्यो बाटो एकदम खराब भएकोले गर्दा चाहिँ यो बाटो छिराउनुभएको तपाईँले ए हजुर हजुर हजुर अन्त भनेपछि हामी त्यो समयमा हामी ठिक टाइममा पर पुग्न सकिन्छ मैले भनेको जग्गासम्म पुग्नसक्छौँ त्यो तल्लो बमबस्ती क्या हो तल हजुर हजुर हजुर अन्त योभन्दा त हामी अर्को बाटो मुनिको बाटो घुमेर गएको भए ठिक हुने थिएन र बिचको बाटोभन्दा त यो बाटो त अलिक लामो पर्छ जस्तो लाग्यो नि त मलाई ए हजुर हजुर ठिकै छ ठिकै छ अब जताबाट भए पनि अब तपाईँले मलाई टाइममा चाहिँ पुऱ्याइदिनु पऱ्यो त्यो जग्गामा अब अँ तपाईँको विश्वास गरेर नै त अब तपाईँको गाडीमा चढेको छ नि त हामी त ए हुन्छ हुन्छ हुन्छ टाइममा पुग्छ होइन हुन्छ भइहाल्यो भइहाल्यो हुन्छ हुन्छ